मलाई चाहिँ मेरो परिवारलाई है समय दिनुपाउँदा चाहिँ एकदमै खुसी लाग्छ है मेरो छोरा मेरो हस्बेन्ड उहाँहरूसँग बसेर बातचित मार्दै घरमा बस्नु पाउँदाखेरि उहाँहरूसँग समय बिताउनु पाउँदा चाहिँ एकदमै खुसी लाग्छ अनि मेरो बाबा बुबा मम्मी मा आमा पनि एकदमै वृद्ध अवस्थामा हुनुहुन्छ र उहाँहरूलाई मैले समय दिनु पाएँ उहाँहरूलाई लिएर कहीँ बजार हाट गएर केही सामानहरू किनिदिन पाएँ उहाँहरूको लागि उहाँहरूको असुविस्ताको चिजहरू किनिदिनु पाएँ एकदमै खुसी लाग्छ उहाँहरूलाई लिएर डक्टरहरूकोमा जाँचमा जाँदाखेरि पनि मलाई एकदमै खुसी लाग्छ किनभने अहिले घरि मैले समय दिनु एकदमै नपाएको कारणले गर्दाखेरि उहाँहरूलाई समय दिनु पाउँदाखेरि चाहिँ मलाई एकदमै खुसी लाग्छ